हाम्रो कालिम्पोङ चाहिँ यस्तो खालको मौसम हो ठन्डा गरम सबै सुट हुने जग्गा हो र हामीहरू बरसातको टाइममा चाहिँ जस्तो धान रोप्छौँ धान रोप्दाखेरि सुरुमा धानको बिउ राख्ने र त्यस पछाडि धानको बिउ रेडी भयो भने फेरि खेतमा लगेर बारी हिल्याउने र त्यसपछि रोप्ने रोपिसकेपछि त्यसपछि त्यस धानलाई गोड्ने र धान सँगसँगै हामीहरू दाल पनि रोप्छौँ भट्मास रोप्छौँ फर्सी रोप्छौँ कुभिन्डो रोप्छौँ र बरसातको टाइममा हामीहरू अलैँची रोप्छौँ र धेरै कुराहरू यसरी रोप्छौँ ल सावन असार सावनमा चाहिँ हामीहरू अलैँची पनि रोप्छौँ र अलैँचीको लगाउने टाइम चाहिँ हाम्रो बरसातमा हो असार साउनको टाइममा र हिउँदको टाइममा चाहिँ त्यस अलैँचीले फलफुल दिन्छ र त्यसपछि हिउँदको दिनमा चाहिँ हामीहरू सुक्खा दिनमा चाहिँ हामीहरू साग रोप्छौँ कोपी मटर मुलाहरू रोप्छौँ र सिमीहरू आलुहरू रोप्छौँ र त्यस मौसममा चाहिँ हामीहरू हिउँदको मौसममा चाहिँ सबै हामीहरू अन्न बालीहरू उठाउँछौँ जस्तै यसमा उपयोग दा भन्नुपर्दा मकै भट्मास इस्कुस यी सबै बालीहरू हामीहरू हिउँदको दिनमा चाहिँ लगाउँछौँ